ग्रामीण क्षेत्रहरूको सांस्कृतिक अनि सांस्कृतिक पहिचान र संरक्षणमा खेलकुदको भूमिका अहम् हुन्छ एउटा उदाहरणको निम्ति धनुकाँड लाई लिन सक्छौँ धनुकाँडहरू ग्रामीण क्षेत्रमा खेलिने एक महत्त्वपूर्ण खेल हो जसलाई हामी सांस्कृतिक अनि पर्वको रूपमा लिन्छौँ किनभने धनुकाँड लाई हामी हाम्रो सांस्कृतिक रूपमा हामी सांसारिक र बनको पूजा गरेर उनको पूजा गरेर खेल प्रारम्भ खेल प्रारम्भ गर्ने चलन छ र यो ग्रामीण क्षेत्रमा यो जुन धनुकाँडको प्रचलन छ यसले सांस्कृतिक पहिचानको संरक्षण र प्रवर्द्धन गरिरहेको छ जस्तो लाग्छ